र मैले भन्नु पर्दा चाहिँ यसको विषयमा चाहिँ कलेज पढ्नु सक्तैन धेरै नानीहरू स्कुल तुरे पछि किनभने किनभने अब कसैको घरको आर्थिक अस् अवस्थाहरू धेरै नै कमजोर हुन्छ कसैको कमाउने हुँदैन घरतिर कसैको घरतिर कमाउने हुँदैन त्यही भएर अब छिटो कामहरू तुरेर कोही त स्कुलहरू पनि पढ्नु सक् नसक् नपढाउनु सक्ने पनि अवस्थातिर हुन्छ अनि धेरै धनीको छोराहरू पढ्ला कलेज तर अब

गरिब भएको कारणले गर्दा चाहिँ पढ्नु सक्दैन कलेजहरू त्यही भएर चाहिँ कलेज

कलेजहरू चाहिँ धेरै नानीहरू चाहिँ जाँदैन